हजुर हो त भन्नुहोस् न को बोल्नु भयो ए हजुर भन्नुहोस् न के काम पर्यो होला खास मेरो घर चाहिँ दार्जिलिङ एकदमै दार्जिलिङ बजारै त होइन त्योभन्दा अलिकति तल एउटा भोटेबस्ती भन्ने छ म चाहिँ त्यहाँ भोटेबस्तीको हो हजुर हजुर ए हजुर कस्तो खाले जानकारी भन्नुहोस् न त सहयोग गर्नु सके भने ए हजुर धन्यवाद तपाईँले मलाई विश्वास गरेर फोन गर्नु भएछ दार्जिलिङमा चाहिँ विभिन्न जाति विभिन्न समुदायका मानिसहरू बस्छन् होइन जस्तै भनौँ नेपाली त अब यहाँको रैथाने नै भइहाल्यो यसबाहेक पनि यहाँनिर कति जग्गामा मुस्लिमहरू छन् कति जग्गामा बिहारीहरू माडवाडी भोटेहरू पनि हामी भोटेहरूलाई पनि नेपाली दार्जिलिङकै नभनेर उनीहरू अलिकति भोटे भनेकोले तिब्बती भनेर अलिकति बुझौँ होइन त्यसबाहेक बङ्गालीहरू पनि कतै कतै बसोबासो गर्छन् यी समुदायका मानिसहरू चाहिँ हामी नेपाली दार्जिलिङे नेपालीहरूसँग सरिबरी भएर सराबरी भएर बसेका छन् नेपालीबाहेक भन्नु भएको तपाईँले ए नेपालीबाहेक यसरी अब जन सङ्ख्या नै हेर्ने हो भने चाहिँ अन्य जातिको तुलनामा नेपालीमा नेपालीबाहेक यहाँ दार्जिलिङमा चाहिँ बिहारीहरू मलाई लाग्छ अलिकति बेसी नै छ किनभने जता हेर्छौँ हामी बिहारीहरू टोल बनाएर उनीहरूको एउटा एउटा गाउँ नै छ कति जग्गामा दार्जिलिङको त्यो अनुसारले पनि एउटा हेर्नु हो भने चाहिँ बिहारीको समुदाय चाहिँ अलिक बेसी छ हजुर हजुर हजुर बिहारीहरूले अब छट पूजाको कुरा गर्नु हो भने बिहारीहरूको एउटा मुख्य चाड हो त्यो अनि यहाँका बिहारीहरूले पनि अब तराईमा जस्तै पाहाड साइडमा त हुँदैन पानीहरू त्यस्तो प्रसस्तै हुँदैन खोला नाला नदी हुँदैन इनी उनीहरूले जुन प्रकारले छट पर्व मनाउँछन् यहाँनिर त्यहाँ दार्जिलिङमा चाहिँ अलिकति धारा अलिकति खोलाहरूमा गएर नै पानीमा अलिकति नुहाएर त्यसरी मनाउँछन् जस्तै तराईको जस्तै नदीमा डुबेर नदीमा नै एकदमै मेला जस्तै लगाएर गर्ने खाले चाहिँ यहाँ हुँदैन हुन्छ हुन्छ